ग्रामीण समुदायमा चाहिँ अब अहिलेको युवाहरूले चाहिँ कृषिलाई चाहिँ जीवनशैली नै जीवनशैलीकै रूपमा हेर्दैछन् किनभनेदेखिलाई अहिलेको समयमा अब गाउँठाउँमा चाहिँ अब केही कामदाम नभएकोले गर्दा तर गाउँले जी गाउँले मानिसहरूको चाहिँ अब अलिकति अब धेरै अब धेरै भन्दा पनि अब आफ्नो जग्गा जमिनमा दुःख दुःख गर्छ र अहिलेको अब युवाहरूले यस हाम्रो गाउँठाउँमा चाहिँ अब गुवा सुपारी त्यस सानो जमिनमा अब त्यही गुवा सुपारीहरूको बोटमा अब मरिचहरू या फिर बिच बिचतिर निम्बुहरू सानो जमिनमा धेरै अब उब्जाउने विभिन्न किसिमको अब खेती लगाएर सानो जमिनमै अब धैरै अब किसिमको खेतीहरू लगाएर आफ्नो आफूले जीवन बित बिताइरहेको छ र त्यसबाट अब राम्रो आर्थिक उहाँ उहाँहरूलाई भइरहेको छ होला है र अहिलेको युवाहरूले चाहिँ नयाँ अब नयाँ अब अहिलेको अब तरिकाले अब कामहरू यस हाम्रो गाउँमा चाहिँ अब साह्रै गरिएन गरिँदैन किनभनेदेखिलाई अब हाम्रो गाउँठाउँमा भनेको चाहिँ अब गाई भयो बाख्राहरू भयो तिनीहरूकै अब मलहरू लगाउने गर्छन् र सम्पूर्ण अब घर आँगनमा अब है गाईहरू बाख्राहरू पालिने गर्छन् र त्यसैका मलहरूलाई प्रयोग गरेर हाम्रा गाउँठाउँका युवाहरूले त्यसैलाई अब प्रयोग गर्छन् त्यसै गाई बाख्राहरूको मलजल